हेलो हेलो बाबा के गर्नुहुँदैछ नानीहरू ए हो खाना बनायो के बनाउनु हुने के हेर्नु पर्छ हौ के बनायो अहिलेसम्म बनाएको छैन ए सब्जी साग दाल बनाउने स्वर्ण होमवर्क गर्दैछ ए कति बेला हौ अन्त ढिलो भइसक्यो त नानी भोकाइसक्यो स्वर्ण ऊ यहाँ बहिनीको हस्पिटलमा बसिराहेको छ हौ अहँ आउँदिनँ ल आज म भोलि पनि आउँदिनँ है म एक भरे टाइम छ अझै हामी बाहिरबाटै खाने हजुर ए स्वर्णलाई अलिक हेर्नु है त्यो पढ्दैन नि त ल अन्त बाहिरै खाने आज त बिरयानी त्यहाँदेखिन् भेज बिरयानी हौ भेज बिरयानी खाने हौ ऊ पर एउटा रेस्टुरेन्ट रहेछ नेपालीको कि त्यहाँ खोलेको रहेछ दामी पाउँछ हामी त भेज खान्छ हजुर अँ बिमारी ठिकै छ अलिक खुट्टा अलिक खुट्टा दुख्दैछ अरे फेरि खाँदैछ दबाई हो डक्टर सित्लिङले तिन दिनमा मात्रै आउने ल आउँछु कि आउँदिनँ तिन दिनमा पनि एकदुई दिन बस्नु भन्दैछ अँ तपाईँ हेर् तपाईँ बस्नु नि के काम छ र घरमा नानीहरू हेर्दै ल छैन अरे कोही छैन र त बस्नु भन्दै छ कि अन्त हौ ल हेर्नु नि नेहा पनि छ नि अहिले त ल नेहाले पनि हेरिहाल्छ तपाईँ पनि भइहाल्यो त अन्त

ल त राखेँ है